नानीहरू जब पाँच छ वर्ष पुगेपछि आफ्नो स्कुल जाने गर्छ र स्कुलमा चित्रकलाहरू सिकाउने गर्छ त्यहाँका के अरे मिसहरूले या त अब गुरुबा गुरुआमाहरूले र त्यो चित्रकारिता जस्ता कलाहरू सिक्ने सही उमेर चाहिँ अब आठदेखि दस बाह्र पन्ध्र बिस वर्षसम्म त्यो कतिजनाले त धेरै किसिमको चित्रहरू लेख्छन् फोटोहरू बनाउँछन् मान्छेको त्यो अनुहारहरूले लेखेर बनाएर कति राम्रो चित्रहरू बनाएर फुलको चित्रहरू बनाउँछ गाडीको अथवा चरा पक्षीहरूको यसरी चित्रकलाहरूमा धेरै त्यो कला पनि धेरै राम्रो कलाहरू हुन्छ जसरी कलाकार भनेर भनिन्छ चित्रकार भनेर भनिन्छ त्यो चित्र बनाउनेलाई चाहिँ चित्रकार भनेर भनिन्छ त्यो नानीहरूको सही उमेरमा चाहिँ अब जसरी आठ दस वर्ष पुगेपछि त्यो एटोमेटिक त्यो ऊ नानीहरूले त्यो चित्र बनाउने एउटा कला सिक्ने गर्छ स्कुल कलेजमै गएर तिनीहरूले धेरै कुराहरू सिकेको हुन्छ